मलाई धार्मिक स्थलहरूतिर घुम्ने विचारहरू पनि आइरहेको छ र हामी बुद्धिस्ट हुनुको कारणले गर्दाखेरि बौद्ध धर्मको गौतम बुद्धले ज्ञान प्राप्त गरेको जग्गा बुद्धगया बिहारमा छ यहाँदेखि एनजेपी रेलवे स्टेसनदेखि एक रात लाग्छ र मलाई चाहिँ त्यहाँ जाने अति नै उत्सुक छु त्यहाँ हाम्रो धर्मको ज्ञान प्राण सबै नै आस्थाहरू पाइन्छन् र अर्को जग्गा लुम्बिनी नेपालमा छन् वहाँ जहाँ बौद्ध धर्मको बुद्धिस्ट गौतम बुद्धले जन्म लिनुभएको जग्गा वहाँ पनि मेरो जाने इच्छा छ त्यो चाहिँ नेपाल कन्ट्री नेपाल देशमा पर्छ भारत देशदेखि अलग देशमा छ हामी चाहिँ भारतमा बस्छौँ र नेपालमा पनि नेपाली नै बोलिन्छ भारतमा हामी पहाडी इलाकामा दार्जिलिङ जो दार्जिलिङ डिस्ट्रिक्ट र कालिम्पोङ डिस्ट्रिक्टमा चाहिँ प्रायः मानिसहरू नेपाली नै छन् र नेपाली नै बोलिनेछ र हामीलाई मलाई चाहिँ पुरा परिवारको साथ बुद्धगया या लुम्बिनी घुम्ने इच्छा छ भगवान्को आशीर्वाद र समयको समयले साथ दियो भने कुनै दिन हामी बौद्धगया घुम्नु जानु पाउनेछौँ यो आशा राख्दै यी वाक्यहरू यहीँ समाप्त गर्दछु